मेरो राज्यको एकदमै प्रमुख धर्मिक नेता भनेको हाम्रो चर्चको पास्टर बाबु हुनुहुन्छ अनि उहाँले हामीलाई धेरैवटा जीवनको कुराहरू जीवनमा काम लाग्ने चिज कुराहरू अनि आफू कसरी असल प्रकारले बस्नुपर्ने एउटा इसाई जीवन कसरी व्यतित गर्नुपर्ने अनि इसाईहरूले के के गर्नुहुन्छ के के गर्नुहुँदैन अरूसँगको व्यवहार कस्तो हुनुपर्छ आफ्नो आफ्नो छिमेकीलाई कसरी आफूले प्रेम गरेर राख्नुपर्ने हो आफ्नो परिवारलाई कसरी प्रेम प्रेससँग राख्नुपर्ने हो आफ्नो सबै गाउँ समाजलाई प्रेमसँग बाँधेर कसरी राख्नुपर्ने हो त्यो सबै हाम्रो चर्चको पास्टर बाबुले हामीलाई एकदमै सिकाउनुहुन्छ अनि मैले पनि धेरै कुरा उहाँबाट असल कुराहरू उहाँबाट सिक्न अहिलेसम्म धेरैवटा सिक्नसकेको छु